मेरो मेरो सबैभन्दा अविस्मरणीय बाइक राइडिङ चाहिँ दुई हजार दुई हजार बाइस दुई हजार बाइसमा मेरो साथीको बाइक नयाँ जुन किनेको थियो त्यो बाइकमा चाहिँ के भयो भन्दाखेरि हामी म अनि मेरो साथी हामी फुलपातीको दिन थियो हो अनि त त्यो दिनमा चाहिँ हामीहरू हाम्रो घरदेखि जयगाउँसम्मन् हामी बाइकमै गयो म अनि मेरो साथी किनभने त्यतिखेर हाम्रो बाइकको कुनै डकुमेन्ट्स थिएन अनि डकुमेन्ट जो बाइक अनर थियो त्यो चाहिँ मेरो साथी घरमै थियो अनि मैले मेरो एउटा आर्कै साथी घरकै साथीलाई लिएर गएको थियो किनभने हाम्रो फुलपातीको दिन थियो अनि ए फुलपाती धनतेरस धनतेरसको दिन थियो अनि त धनतेरसको दिनमा चाहिँ के भयो भन्दाखेरि चाहिँ हामीले जयगाउँमा चाहिँ हाम्रो मादल जुन हामी हाम्रो नेपाली कल्चर छ देउसी भैलो भन्छ हौ त्यो खेल्नको निम्ति हामीले मादल बनाउनु दिएको थियो त्यो मादल चाहिँ जयगाउँको जुन मङ्लबारेको अगाडि दिएको थियो बनाउनुलाई र त्यो लिनु भनेर हामी त्यो बाइक लिएर निक्लेको थियो निक्लिँदाखेरि चाहिँ हामीलाई निक्लिनु फर्स्ट जब निक्लेर हामी गएर मादल दिएर आयो त्यतिखेर मादल दिँदामा हामीलाई कुनै समस्या भएन तर के भयो त्यसकै अघिल्लो दिन चाहिँ हामी मादल लिनु भनेर फेरि निस्क्यो त्यसरी नै जस्तो टाइपले हामी पहिला निस्केको थियो त्यसरी नै गयो तर हामीले त्यो दिनमा चाहिँ के भयो कुनै डकुमे्ट्सहरू कुनै बोकेको थिएन र हामी विदाउट हेल्मेट हेल्मेट पनि हामीले केही बोकेको थिएन तर जाँदाखेरि चाहिँ के भयो भन्दाखेरि हामी अघिल्लो बाटोसम्म हामी मजाले गयो म मेरो साथी तर जाँदा जाँदा बाटोमा चाहिँ पुलिसहरू बसिरहेको रहेछ जो हामीले देख्न सकिनँ त जाँदा वहाँ हामीलाई पुलिसहरूले रोक्यो त्यहाँ रोकेपछि हामीलाई एकदमै अब हामी अलिक सानो थियो हो हामीहरूलाई अलिक एकदमै डर लाग्यो डर लागेपछि उनीहरूले हामीलाई सम्झाउनु भयो तिमीहरू किन यसरी आएको यस्तो हेनतेन हामीले भन्यो हल्का हामीले अब झुट पनि बोल्ने कोसिस गरेको थियो कि हाम्रो बाइक हो यो हाम्रो घर छेउमै छ त हामी चाहिँ लोकल हो भनेर हामीले भन्न पनि खोज्यो तर उनीहरूले भन्दाफेरि चाहिँ के भयो उनीहरूले जा तिमीहरूको डकुमेन्ट्स लिएर आइज भन्नुखोज्यो त भन्न थालेपछि हामीलाई त एकदम डर लाग्यो किनकि म र मेरो साथी एकदमै अब त्यतिखेर हामी नयाँ नयाँ थियो होइन हामीलाई त्यस्तो केही पनि थाको थाहा थिएन त के भयो अब हामीलाई त हाम्रो डकुमेन्ट्सहरू केही छैन कहाँ हामीले पुरा रिक्वेस्ट गऱ्यौँ उनीहरूलाई हात जोडेर रिक्वेस्ट गर्दा हामीलाई छोडिदिनुहोस् भनेर त उनीहरूले छोडेन त नछोडेपछि हाम्रो बाइकको चाबी पनि उनीहरूले खोसेर राखेको थियो त खोसेर राखेपछि हामीले भन्यौँ हामीलाई छोडिदिनुहोस् हामी भोलिदेखि यस्तो गर्दिनँ भन्दाखेरि अहँ तिमीहरू गएर डकुमेन्ट्स लिएर आइज भाडा गाडीमा जा भन्दाखेरि हामी पुरा डरायो किनभने त्यो समयमा हाम्रोमा केस पैसा पनि थिएन त चलान काट्छ भनेर चलान पनि थियो कि बाह्र सौ रुपियाँ काट्छ भन्यो उसले हो एउटा त्यो के केको भन्यो हामीलाई त्यस्तो ज्ञान पनि छैन एउटा विदाउट हेल्मेटको अनि डकुमेन्ट्स बिना अथोराइजेसनको बाइक चलायो भनेर त हामी त्यहाँबाट जानु आँट्दाखेरि चाहिँ हामीलाई केस चलान जो चाहिँ उनीहरूले दुई नम्बरी गरेर लिन्छन् त्यो केस चलानमा हामीलाई साढे पाँच सय रुपियाँ माग्यो त साढे पाँच सय हाम्रोमा थिएन त त्यो दिनमा चाहिँ के भयो जुन माइक बाइकको जुन मालिक ओनर थियो उसलाई हामीले कल गरेर भन्यो साथीलाई साथी बाइक यसरी हामी फँसेको छु हामी के गर्नु भनेर हाम्रोमा त पैसा पनि थिएन त साथीले चाहिँ मेरो एकाउन्ट एकाउन्टमा चाहिँ साढे पाँच सय रुपियाँ साथीले हालिदियो अनि त साथीले हालिदिएपछि त्यो पैसा लिएर हामी त गयो दोकानमा गयो यो एटिएम एटिएम त्यतै थियो एक्सिस ब्याङ्कको एटिएम एटिएम अनि त्यहाँ गएर हामीले पैसा निकाल्यो पैसा निकालेर त्यो पनि भाडा गाडीमा हामीलाई पठायो बिना उसको हामी भाडा गाडीमा गएर त्यो पैसा निकालेर आयो अनि त बाइकको जुन बाइक उनीहरूले जुन राखेको थियो साढे पाँच सय रुपियाँ दिएर बाइकको त्यो हाफ चलान काटेर हामीलाई बाइक फिर्ता दियो अनि त्यो फिर्ता दिएपछि हामी फेरि गएर ऊ जुन हाम्रो मादल थियो लिएर आउँदाखेरि कहाँ त्यहाँदिको त्यो दिनदेखिन्को चाहिँ मैले एकदमै र त्योबाट मलाई सिख पायो मैले मलाई अनुभव भयो कि हामी चाहिँ कतैतिर जाँदाखेरि जब लङ ड्राइभमा जान्छ त विदाउट इन्फर्मेसन अनि विदाउट डकुमेन्ट्स अनि कुनै अगर ज्ञान छैन भने जानुहुँदैन भनेर तबदेखि बुझेँ त्यहाँदेखिको अहिलेसम्मन चाहिँ म जहिले पनि कतै निक्ल्यो भने मैले एकदम फुल डकुमेन्ट्स अनि त फुल तैयारीको हिसाबमा म निक्लिन्छ एकदम कुनै पनि कुनै पनि अगर केही कमी छ त्यसमा कमी छ भने मैले त्यसलाई पहिला क्षतिपूर्ति गर्छ अनि मात्रै म त्यहाँबाट घरबाट निक्लिन्छ त्यस्तो अहिले त्योबाट त्यहाँदेखिको अहिलेसम्मन त कुनै एउटा प्रब्लम भएको छैन त्यही थियो हाम्रो लाइफहरू चाहिँ मेरो जीवनको सबसे बेहतरिन एकदम मलाई मैले कहिले जिन्दगीमा भुल्नु सकिँदैन अब हुनु त त्यत्तिखेर यस्तो भइसकेको थियो मलाई एकदमै रुनु मन लागेको किनकि मैले जिन्दगीमा कहिले पुलिसको त्यस्तो ऊ यो फेस गरेको थिइनँ